हेलो ए हजुर नमस्कार बहिनी ए हजुर हजुर एकदम ठिकै छु कि यहाँ सुन्नुहोस् न म त एउटा एकदम तपाईँलाई सानो मदद माग्नुको लागि कल गरेको कि मैले चाहिँ यो अहिले बारीमा अलिकति यो साग सब्जीहरू अरू त भेटेँ साग पनि लगाएको छु है अन्त टमाटर अन्त सिमी मटर लगाएको छु कि अन्त त्यो सँगसँगै मलाईँ चाहिँ यो पालक र ऊ यसको लट्टेको बिउ चाहिएको थियो हो अनि तपाईँकोमा अलिकति त्यसको बिजन छ भनेदेखिन् चाहिँ अलिकति मागूँ कि भनेर सोच्दै थिएँ हजुर हजुर ए हजुर हुन्छ कति कति सयवटा कति सयवटा जस्तो हुनु सक्छ होला मलाई चाहिने चह्ही अलिकति नै चाहिएको थियो कि यसो हजार जस्तो पुग्छ होला हजार हजारवटा जति पुग्नु सक्छ ए हजुर ए मैले हजुर आलु चाहिँ मैले अहिले गरिहालेको छुइनँ किन भनेदेखिन् त्यो अरू ऊ योले गर्नु भ्याएको छुइनँ कि अरू कामले गर्दा अन्त कोपी चाहिँ यो मैले फुल कोपी पनि लगाएको छु यसो पाँच सयवटा जस्तो अनि बन्द कोपी पनि लगाइ राखेको छु अन्त अर्को यो नल कोपी पनि लगाएको छु त्यसको पनि निकै राम्रो अहिले मार्केटमा निकै राम्रो त्यसको भाउ छ भन्ने कुरो चाल पाएर हजुर योपालि मैले ब्रोकोली चाहिँ लगाइनँ किनभने असितिको वर्ष लाउँदाखेरि पुरा किरा लागेर एउटै पनि ऊ यो भएन अन्त लास्टमा बिक्री हुने बेलामा पनि त्यो सबै किराले गर्दा पैकारीले पनि लानु मानेन त्यसै मेरो नोक्सान मात्रै भएर यो पालि चाहिँ लगाइनँ ब्रोकली चाहिँ कि अन्त मैले चाहिँ यो सिमीमा पनि यो अब घिउबोडी पनि लगाएको छु अन्त एउटा यो लहरे सिमी हुँदो रहेछ मैले चाहिँ त्यो त्यो त हुनु त कहिले पनि लगाएको थिइनँ कि मैले एकजना त्यो साथीले भनेर चाहिँ गरेको त्यो चाहिँ लगाइरहेको छु र त्यसको निकै राम्रो रहेछ मार्केटमा त्यो पनि लहरामा लहरा लहरा जाँदो रहेछ त्यसको चाहिँ हो अन्त लहरामा निकै धेरै फल्दो रहेछ हजुर हजुर हुन्छ हुन्छ म त्यो हजुर अनि हजुर हजुर मुला मुलाको पनि गर्दाखेरि हुन्छ यो ऊ यसमा मुलाको पनि निकै राम्रो हजुर हुन्छ कि त मै नै आउँछु बेलुकातिर कि अलिकति मेरो त्यो फुर्सद भएको बेलामा एकछिन निस्किनु पनि छ फेरि त्यो तपाईँहरूको गाउँमा त एक दुईजना मान्छेहरूसँग यसो भेटघाट गर्नु पनि छ त्यसले गर्दा मै आइहाल्छु नि ल म आउँदाखेरि तपाईँलाई फोन गरेर आउँछु नि हुन्छ हुन्छ हवस् हुन्छ त्यसो भएदेखि